यहाँको चाहिँ आबो प्रख्यात विश्वविद्यालयहरूको कुरा गर्नु पर्दा चाहिँ थुप्रै छ है दार्जिलिङ किनभने दार्जिलिङलाई त्यसै पनि तपैको एडुकेसन हब भनेर कुनै समयमा भनिएको थियो है अहिले पनि भनिन्छ किन भन्दाखेरि यहाँ राजा महाराजादेखि लिएर थुप्रै थुप्रै त्यस्ता नामी नामी व्यक्तिहरू यहाँनिर पढेको हामीले इतिहासहरू हामीले जान्नमा आउँछ र विशेष गरी हामीले यहाँनिर भन्नु पर्दाखेरि यहाँको प्रख्यात विद्यालय चै सेन्ट पल्स भन्छ एउटा है तर त्यो चाहिँ एकदमै प्रायः जस्तो बाहिरबाट पनि त्यहाँनिर पढनु आउँछ अहिले पनि तर त्यहाँको कतिपय भि भित्रीय कुराहरू चाहिँ हामीलाई थाहा छैन तर जति पनि बाहिर हामीले अध्ययन गरेर त्यहाँ थाहा पाए अनुसार चाहिँ अब त्यस विद्यालय पढ्ने विद्यार्थीहरूले चाहिँ बाहिरतिर विदेशी जति पनि राम्रो राम्रो विद्यालय विद्यालयतिर चाहिँ विद्यालयतिर चै एड्मिसनहरू सहजै मिल्न सक्छ भन्ने हामीले जानकारीहरू त्यस्तो पाएका छौँ र त्यो सँगसँगै हामीले यहाँनिर पहिला पहिला है राजाहरू पढेको विद्यालयहरू भन्छ हाम्रो यो नर्थ पोइन्ट है यहाँ छ अर्को कुरा तपाईँको यहाँनिर अझै राम्रो राम्रो पहिला सरकारी भए पनि सेन्ट रोबर्ट पनि राम्रो विद्यालयमा आउँछ किन भन्दाखेरि त्यहाँ पनि तपाईँको शिक्षाको स्तरीयता राम्रो छ जहाँ चाहिँ अब शिखर पुरुष इन्द्रबाहादुर राईले स्वयम् एउटा अध्यापन गर्नुभएको त्यो एउटा विद्यालय हो लगायत त्यहाँबाट पनि धेरै धेरै राम्रो शिक्षाहरू राम्रोसँगले आर्जन गरेका छन् त्यसरी नै यहाँनिर लरेटो छ त्यसरी नै सेन्ट ट्रिजाहरू छ लगायत थुप्रै त्यस्ता विद्यालयहरू छन् दार्जिलिङ क्षेत्रमा है जो चाहिँ एकदमै क्षिशाको हामीले एउटा हबै मान्न सक्छौँ शिक्षा आर्जनको लागि र विशेष गरी मलाई के लाग्छ भन्दाखेरि याँहाका जति पनि वासिन्दाहरू छ है यहाँका वासीहरू छ याँहाका जति पनि वासिन्दाहरूले चाहिँ विशेष गरी यहाँकै विद्यालयहरूमा पढनु औधी रुचाउँछन् भन्ने चै मलाई लाग्छ साथसाथै बाहिर पनि जान्छन् कतिजना पढाउनका लागि है तर उहाँहरू चाहिँ बाहिर गए तापनि तर बाहिर भन्दा पनि बेसी जस्तो चाहिँ यहीँनेर कतिजनाको चाहिँ अब जस्तो नोकरीहरूले बाहिर पढाउनुहुन्छ कतजनाले चाहिँ अब बाहिरै राखेर पढाउने इच्छा हुन्छ तर कम चाहिँ बाहिर जान्छ र अत्याधिक मात्रामा चाहिँ दार्जिलिङको विद्यालयहरूमा नै बेसी जस्तो चाहिँ शिक्षा आर्जन चाहिँ गर गराउँछ उहाँहरूले म चाहिँ विशेष गरी चाहिँ ठुला सहरका विद्यालयहरूलाई प्राथमिकता अर्थात् दार्जिलिङ छोडेर बाहिरका विद्यालयहरूलाई चाहिँ प्राथमिकता दिदिनँ सिधै कुरो भन्दा किन भन्दाखेरि चाहिँ बाहिर गएर हामीलाई विद्या आर्जन गर्नु धेरै सुविधा हुन्छ एक त हामीलाई बस्नु है खानु कतिपय कुराहरू हामीलाई असुविधा भएर नै जान्छ एक त कतिपय कुरा त भाषाको पनि असुविधा भएर जान्छ तर यो क्षेत्रीय हाम्रो जतिपनि दार्जिलिङ क्षेत्रका विद्यालयहरू छ जहाँ चाहिँ हामी सजिलै शिक्षा आर्जन गर्न सक्छौँ यहाँ पनि धेरै राम्रो विद्यालयहरू भएकोले गर्दाखेरि म चाहिँ यहाँकै विद्यालयहरूलाई चाहिँ प्राथमिकता दिन्छु